खेलकुदले चै हाम्रो शरीर है मानिसको शरीर चाहिँ एकदमै राम्रो बनाउ एकदमै राम्रो बनाउँछ अनि हाम्रो जुन मानिसको मुटुमा चाहिँ एकदमै राम्रो स्ट्रेन्थहरू दिन्छ है हामीलाई त्यो खेलकुदले गर्दा नै हामी मानिसहरूको शरीर चाहिँ आअब एकदमै राम्रो हुन्छ नराम्रो रोग नराम्रो बिमारहरूदेखिन् बचाउँछ हाम्रो खेलकुदले गर्दा